हेलो हजुर हजुर हो त जेआरएन इलेक्ट्री सप हो हजुर हजुर हजुर हजुर हजुर हजुर ए अन्त तपाईँले त एङ्करको सेट लानु भएको थियो होइन अन्त अँ एङ्करको सेट त अन्त एकदम राम्रो सेट हो अँ राम्रो सेट हो हजुर हजुर मान्छे पनि पठाइदिएको थिएँ कि अन्त तपाईँको त त्यस्तो नहुनु पर्ने हो किनभने तपाईँको त एङ्कर ब्रान्डको हो होइन तपाईँले कस्तो तपाईँलाई अर्डिनेरी चाहियो कि अलिक स्पेसियली चाहियो भन्दाखेरि तपाईँले मैले त्यहाँ एङ्कर देखाउँदाखेरि तपाईँले त्यो मनपराउनु भएको थियो अन्त तपाईँको मेरो केटाहरू आएको थियो त्यहाँ फिटिङ गर्नु पनि होइन त त्यो तपाईँको खै पाँच दिन जस्तो भयो है अँ पाँच दिन जस्तो भयो अन्त त्यो एङ्करको हो भने त त्यस्तो त्य त्यो त मैले बुझेँ कि अन्त एङ्करकोले त त्यस्तो प्रोब्लम नहुनु पर्ने धोका नदिनु पर्ने किनभने एक र हजुर ए ए सामान एक्सेन्ज त भएको त होइन है एङ्करको तपाईँले एङ्करको लानु भएको थियो एङ्करकै छ होइन मैले त्यहाँनिर यस्तो थियो त तपाईँ आएको दिन अलिकति हतार थियो सबै त्यहाँनिर कस्टमर थुप्रो थियो प्याकिङ हुँदै थियो तिन चारवटा कार्टुन प्याक भएको थियो त्यो प्याकमा कतिको अर्डिनेरी सामान पनि थियो कतिको राम्रो कम्पनीको सामान पनि थियो अन्त त्यसमा अब तपाईँले छान्नु भएको थियो एङ्करको

होइन त्यस्तो होइन होइन म यस्तो गरिदिन्छु नि म आज आज म भ्याउदिनँ होइन भोलि चाहिँ म भाइहरूलाई पठाइदिन्छु काम गर्ने भाइहरूलाई होइन अस्ति जो फिटिङ गर्नु आएको थियो ए मेन मेन कुरा त यस्तो हुन्छ त बहिनी अब जस्तै अब सबले मलाई बोलाउँछ होइन मेरो अब अब यो दोकान पनि हेर्ने हेर्नुपर्छ होइन त्यसले गर्दाखेरि म प्रायः जस्तो त भाइहरूलाई गर्छु यिनीहरूले काम गर्नु त राम्रो गर्छ कि मलाई नि जति सक्दो लाग्दैछ कि पार्ट्स पो चेन्ज भयो कि जस्तो लाग्दैछ र पनि भोलि म सक्दो टाइम निकाल्ने कोसिस गर्छु ए हुन्छ हुन्छ त्यसो भए म भोलि एकपल्ट आफटरनून ट्राई गर्छु कि आउने सकभर म आउँछु नि आएर हेरिदिन्छु भिडियो सिडियो किन बनाइरहनु पऱ्यो मैले बुझिहालेँ विश्वास लाग्यो नि किन त्यस्तो परेन नि म आउँछु नि ल हेलो हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ